म यो बिचको पुस पुस्ता हुँ पुरानो पुस्ताले खेतीपाती गर्न चाहन्छन् भने युवा पुस्तले इन्जोइ गर्न खोज्छन् यही नै पुरानो पुस्ता युवा पुस्ताको भिन्नता छ त्यसैले गर्दा सन्तुलन कार्यमा गर्न व्यवस्थापनमा प्रयास गर्न जरुरी छ र मेरो अनुभवमा पुरानो पुस्ताको मानिसहरूले धर्म कर्म रितीरिवाजमा सक्षम थिए भने तर अहिलेको पुस्ता युवा पुस्ताहरूले यो सबै विषयहरूलाई भुलिसके यही नै भिन्नता भइरहेछ